हाम्रो बङ्गालमा सत्रभन्दा मुनिले कुनै पनि क्राइम गऱ्यो भनी तिनीहरूलाई फ्यामिली कोर्टमा लाने गर्छ त्यहाँ नानीहरूलाई लग्यो भने त्यहाँ नानीहरू इच्छुक छ भने पढ्नु पनि दिन्छ र तिनीहरूलाई फ्यामिलीको जस्तै ट्रिट गर्छ किनभने तिनीहरू नानी नै हो र हाम्रो यो दायित्व हो कि हामीले नानीहरूलाई राम्रो बाटो लगाउनु पर्छ त्यही कारण हामीले उनीहरूलाई जेलमा ए फ्यामिली कोर्टमा लगेर त्यसको कारबाही गर्नु गर्छ